गर्नुपरेको छ नेपाली भाषा अब बोल्दाखेरि कठिनाई त हुन्छ आफ्नो मातृभाषा भए पनि भए तापनि धेरै कठिन शब्दहरू छन् अझै भित्री भित्री जाँदाखेरि र बेला बेला अब सरहरूले नै क्लासतिर अनुवादहरू गर्नु भन्दाखेरि बेला बेला लेख्दाखेरि आफ्नो स्पष्टमा देख्नु नसके ता हामी इङ्लिस शब्दहरू युज गर्छौँ र हामी त्यसमा धेरै कठिनाईहरू फेस गर्छौँ कुन कुन शब्दहरू यस्तो कठिन हुन्छ जस चाहिँ मनमा हुन्छ तर त्यो मुखमा निकाल्नु सकिँदैन र त्यस्तो शब्दहरू हुन्छ र त्यही कारण अलिक कठिनाईहरू हुन्छ नेपाली भाषामा